हेलो आकाङ्क्षा ट्राभल एजेन्सी हो मलाई एउटा गाडी चाहिएको थियो अन्त उता सिक्किम जानको लागि घुम्नुको लागि अस्ति अस्तिको त्यो गाडीको नम्बर र अन्त मलाई त्यो उयो दिनु होस् न राम्रो घुमाउनु हुँदो रहेछ कि त्यो दादाले अन्त त्यही भएर चाहिँ मलाई त्यही गाडी चाहिएको थियो अर्को हप्ता म जान्छु उता दार्जिलिङ त्यही भएर चाहिँ मलाई चाहिएको थियो त्यसको नम्बर उसको नम्बर र उयो दिनु होस् न मलाई अन्त कस्तो राम्रो हुँदो रहेछ त्यो दादा त मजाले घुमाइदिनु भयो हो मजाले अब यो जगा यो हो भनेर सब चिनाइदिनु भयो एकदम फ्य्राङ्कली हुनु हुँदो रहेछ अन्त के भन्छ मलाई चाहिँ त्यही दादा नै चाहिएको थियो ट्राभलिङ गर्नुको लागि चाहिँ एकदम राम्रो हुँदो रहेछन् त ऊ चाहिँ सबतिर अब यति यो गरेरन् यो जगामा उत्रेर यो घुम्नु पर्छ यो र यस्तो यस्तो भनेर पुरा उयो गरिदिनु हुँदो रहेछ त त्यही भएर चाहिँ मैले तपाईँलाई उयो उयो त्यही गाडीको नम्बर मागेको अन्त के भन्छ अर्को पालि हाम्रो साथीहरू पनि जाने भएको छ अन्त त्यही भएर चाहिँ मैले चाहिँ त्यही दादाकै नम्बर दिन्छु अन्त ट्रे आकाङ्क्षा ट्राभल एजेन्सीमा नै फोन गरिदिनु फोन गरेर चाहिँ मैले त्यही भएर चाहिँ इन्फर्म गरेको अन्त मलाई त्यही भएर चाहिएको थियो उसको गाडीको नम्बर र चाहिएको थियो घुम्नुको लागि एकदम राम्रो हुँदो रहेछ त्यो दादा त घुमाउनु एकदम फ्य्राङ्कली पनि हुनु हुँदो रहेछ हो घुमाउनुको लागि नि यो जगा यस्तो यस्तो भनेर हामीलाई त पुरा घुमाउनु भयो अन्त कस्तो राम्रो हुँदो रहेछ क्या त्यो दादा चाहिँ अन्त के भन्छ हाम्रो साथीहरूले लाने भएको छ नि त उयो दादालाई नै त्यही भएर चाहिँ तपाईँलाई मैले इन्फर्म गरेको फोन गरेर सोधेको